मैले चाहिँ एउटा नानीलाई बालाजीबाट एउटा स्वेटर किनिदिएको थिएँ कस्तो राम्रो राम्रो क्वालिटीहरू राम्रो राम्रो पाइँदो रहेछ त्यहाँनिर आफूलाई ठुलो ठुलोलाई किन्ने पनि राम्रो राम्रो पाइन्छ त्यो बालाजी स्टोरमा दामी दामी पाइन्छ अलिकति सस्तो पनि गर्छ डिस्काउन्ट पनि गर्छ त्यही त्यहाँनिर चाहिँ गयो भने चाहिँ सस्तो सस्तो मिल्छ जस्तो भन्यो त्यस्तै पाइन्छ क्वालिटीहरू राम्रो राम्रो पाइन्छ अनि ठुलोलाई लिने पनि सानोलाई लिने पनि छोरा मान्छेको पनि छोरी मान्छेको पनि सबैको पाइन्छ त्यहाँनिर क्वालिटीहरू चाहिँ दामी दामी पाइन्छ त्यहाँ त्यो बालाजी स्टोरमा चाहिँ जानू त्यहाँ के किन्नु छ त्यही किन्नू अरूतिर स्टोरमा भन्दा त्यहाँनिर अलिकति डिस्काउन्ट पनि हुन्छ अनि जहाँ जान छ ऊ यो के अरे सपिङ गर्नु चाहिँ त्यहीँनिर सबै कुरो